हाम्रो समाजमा सांस्कृतिक सांस्कृतिक विषयमा भन्नुपर्दा नृत्यको विषय लिएर विशेष गरी कुरा गर्दाखेरि मारुनी नृत्य एकदमै चलिआएको कुरो हो मा मारुनी नृत्यमा तपाईँको प्रत्येक दु ख सुख बाँटिएको हुन्छ अनि घरपरिवारको प्रेमदेखि लिएर जे जस्तो आफूलाई परेका सबै समस्याहरू मारुनी मारुनी अब नृत् मारुनी नृत्यमा नृत्यद्वारा भनिएको हुन्छ अनि तपाईँको यस्तै गरेर हाम्रो तिहारमा देउसी भैलो हुन्छ है आफैले माता लक्ष्मीलाई पुजेर देउसी भैलो घर घर गएर हामी खेल्ने गर्छौँ आफ्नो संस्कृति भेषभूषादेखि लिएर गर गहना सबै लगाएर सयपत्री फुलले सजाएर हामी आफ्नो समाजमा समावेश भइकन मेल फिमेलको जोडी मजाले गरिकन हामी देउसी भैलो खेल्ने गर्छौँ अनि नृत्यले चाहिँ हाम्रो समाजमा धेरै नै मुख्य भूमिका निभाएको छ नृत्यले गर्दाखेरि हाम्रो मन हर्ष हुन्छ है दोहोरी नृत्यहरू भयो अनि डोडा नृत्यहरू भयो हाम्रो समाजमा यस्तै धेरै धेरै धेरै नृत्यहरू छन् नेपाली नृत्यहरू छ हाम्रो भेषभूषा छ हाम्रो आफ्नो समाजमा अलग्गै पहिचान छ यस्तो कारणले गर्दाखेरि नृत्यले चाहिँ समाजमा अनि हाम्रा मसिना मसिना नानीहरूलाई हौसला अनि उहाँहरूलाई केही गर्ने एउटा उत्साह समाजमा नाम कमाउने कलाकारहरू हुने एउटा प्रोत्साहन हो यो नृत्यबाटै